अहिलेको नानीहरू चाहिँ बाहिर गएर ग्राउन्डतिर नख फुटबल भलिबलहरू नखेलेर फोनमा पब्जी अमाजन फ्री फायरहरू खेल्छ पब्जी चाहिँ आफ्नो साथीहरूसँग चारजना जस्तो साथीहरूसँग मिलेर एउटा टिम भएर खेल्दा हुन्छ उतापट्टि अब अपोनेन्टमा एक सौजना जस्तो हुन्छ उनीहरूलाई सबलाई मार्नुपर्छ अनि एमिलमा चाहिँ पाँचजनाको हुन्छ पाँचजनाको टिम हुन्छ र उता ओपोनेन्टमा पनि पाँचजना हुन्छ अन्त त्यो पाँचजनालाई चाहिँ हामीले मार्नुपर्छ जहिलेसम्म उनीहरूको डाङडुङ टावर हुन्छ त्यो टावरहरू चाहिँ जहिलेसम्म भत्काई सक्दैन त्यति बेलासम्म चाहिँ मार्नुपर्छ त्यसरी नै खेल्नुपर्छ त्यो म्याच चाहिँ फ्री फायर पनि पब्जी जस्तै हो अनि त्यो पनि साथीभाइहरूसँग मिलेर खेल्दा हुन्छ अन्त अहिलेको नानीहरू चाहिँ ग्राउन्डतिर होइन फोनमा खेल्छ गेम चाहिँ अनलाइन